पदयात्रामा सबैभन्दा चुनौतीपूर्ण कुरा चाहिँ मान्छेलाई हिँडेकोले घुँडाहरू दुख्छ होइन मान्छे जति हिँडदै गयो त्यति नै जिउहरू फुलिदैँ जान्छ खुट्टाहरू फुलिदैँ जान्छ नि त अन्त त्यही भएर लगाएको जुत्ताहरू पनि साँघुरो हुन थाल्छ चेप्न थाल्छ त्यो जुत्ताले नै जुन चाहिँ जुत्ता चाहिँ अब घरबाट लगाएर जाँदा कम्फोर्टेबल भएको थियो त्यही जुत्ताले नै साह्रो पारेर चाहिँ घाउहरू हुन थाल्छ खुट्टामा होइन अन्त त्यो चाहिँ एउटा ठुलै चुनौती हो पदयात्राको लागि